हेलो हजुर हजुर अन्त कुरा के छ भन्नु त हजुर यहाँ कहाँसम्म जानुहुने त तपाईँ यतै घुम्नु कि ए हजुर हजुर राम्रो छ यहाँ हेर्नुहोस् न यहाँ त सिधा मिनामोडदेखि यहाँसम्म आइपुग्नु भयो भने एक त गाउँ रमाइलो छ साथै यहाँ फुटबल ग्राउन्ड छ स्टेडियम बनाएको छ राम्रै ऊ के अरे बस्ने ठाउँहरू पनि मजा मजाको बनाइदिएको छ अन्त म त क्या सम्झिन्छु क्या राम्रो देखिन्छ नि बस्ने डुल्ने ठाउँ भनेर क्या साथै यहाँ ग्राउन्डहरू छ परपर घुम्नु भयो भने त नयाँ नयाँ बाटो बनिन्दैछ जताततै छ राम्रो गाडी गाडीहरू घुमिबसेको छ आइरहेको छ रिक्सा अटोहरू आउनु हुँदैछ साथै म चाहिँ अब भनौँ तपाईँलाई साह्रै घुमाइदिनु पर्यो बाग्राकोट सारा जस्तै यहाँ त गाउँको नाम पनि विभिन्न प्रकारको छ अब यो भयो हाम्रो बाग्राकोटको के अरे स्कुलको हौ प्राइमेरी स्कुल छ यहाँ क्लबहरू छ ग्राउन्ड छ भानु मैदान छ यहाँनिर इङ्ग्लिस स्कुलहरू छ केन्द्र बडी स्कुल छ अनि यहाँ थुप्रो प्राइमेरी स्कुलहरू पनि छ हामीहरू त यहाँ साह्रो मजाले घुमि हिँड्छौँ अनि आउनु जानुको लागि त तपाईँलाई कम्ती नै लिउँला नि भाडाहरू र यहाँ सबै चियाको बगानहुरू देखिन्छ परपर हरियाली छ राम्रै क्या भन्नु र बाग्राकोटको हालखबरमा त तपाईँलाई त यहाँ यहाँबाट कतै जानु मन लाग्दैन बस्नु हो भने पनि यहाँ त रमाइलो छ आउँदैछु यहाँ त हेर्दैखेरि लेस खोला पनि पाइन्छ जुरन्ती खोला पनि पाइन्छ रमाइलो रमाइलो ठाउँहरू छ यहाँ त जताततै हेर्नुहोस् अब चढ्नु भयो होइन ल त म सबै घुमाइदिन्छु लु अब भन्नुपर्यो नि हेर्नुहोस् यहाँदेखि चुनाभट्टी भन्छ हो आउनुहोस् यो चुना भट्टी भन्छ अनि चुनाभट्टी छ नि माथि नयाँ रोड बनिन्दैछ छ सायद त्यहाँमा पनि जानु इच्छा लाग्यो भने नि म त्यहीँ पनि पुर्याइदिन्छु अनि घुमेर आउँ यो नयाँ बाटै बाटो न अब त्यो त पुरानो बाटो हो नि तरै पनि म त्यसमा चाहिँ अहिले रोड बनाएको छ राम्रो बाटो बनाएको छ त्यसले गर्दा म घुमाइदिन्छु हजुर